हेलो गुड आफ्टरनुन तपाईँ अनुशिष्याको प्यारेन्ट्स बोल्नुभएको हो म अनुशिष्याको क्लास टिचर तपाईँको नानीको युनिट टेस्ट चाहिँ हिजो सकिएको छ हिजो चौबिस तारिक अनि स्कुलबाट चाहिँ हामीले अब अभिभावकहरूलाई चाहिँ मिटिङको लागि बोलाएको छौँ र डेट चाहिँ तपाईँको तिन तारिक जुलाई टाइम तपाईँको नौ बजी तपाईँ आइपुग्नुपर्छ नौ बजीदेखि सुरू हुन्छ नौ बजीदेखि बाह्र बजीसम्म हुन्छ त्यसभित्रमा चाहिँ तपाईँ आइपुग्नुपर्छ हजुर तपाईँको हजुर तपाईँको नानी त कम्पलसरी हो नानी आउनुपर्छ नानी चाहिँ एकदम स्कुल युनिफर्ममा आउनुपर्छ अनि विषय चाहिँ अब नानीहरूले अब फर्स्ट टर्ममा कस्तो गरेको छ त्यस विषयमा चाहिँ हामी तपाईँहरूसँग बात मार्छौँ अनि सब सबै सब्जेक्ट टिचरहरूसँग तपाईँ बसेर बात मार्न सक्नुहुन्छ अनि नानीले कस्तो परफर्मेन्स गरेको छ कस्तो प्रकारको योपालि फर्स्ट टर्ममा कस्तो गरेको छ जब हेरेर तपाईँ सबै शिक्षकहरूसँग तपाईँले काट गर्नु सक्नुहुन्छ तपाईँ आफै आउनुपर्छ तपाईँले अरू फाल्टो मान्छेलाई तपाईँले पठाउनु सक्नुहुँदैन अनि तपाईँ अब बाह्र बजीदेखि उतामा आइपुग्नु भयो भने चाहिँ अब त्यो चाहिँ अब एक्सेप्ट हुँदैन तपाईँ अब कुनै दिन अब हामी अफिसबाट तपाईँहरूलाई हामी तपाईँहरूलाई खबर गर्छौँ हुन्छ हुन्छ हुन्छ वेलकम